म चाहिँ तपाईँको अब बिरुवा उमार्नको लागि चाहिँ होइन कुन मल माटो तपाईँको अब आफूले बनाउँछु प्रायः माटो चाहिँ त्यसलाई चाहिँ अब भर्मिकम्पोस्ट भन्छौँ तपाईँको त्यसलाई चाहिँ जङ्गलबाट र स्याउलाहरू लिएर है त्यसलाई माटोहरू लगाएर त्यहाँदेखि माथि स्याउलाहरू लिएर माटोहरू लगाएर त्यसलाई छोपेर बनाएर एउटा भर्मिकम्पोस्ट बनाउँछौँ जुन चाहिँ गाई गोरुकोभन्दा पनि एकदम राम्रो हो त्यो चिज चाहिँ किनभने त्यो चाहिँ डाइरेक्ट लिएर चाहिँ हामीले कुहाएर चाहिँ त्यसलाई चाहिँ भर्मिकम्पोस्ट बनाएर चाहिँ हामी मल जल बिरुवाहरूमा ला फल फुल फुल सबै कुरोहरूमा हामी प्रयोग गर्छौँ अनि त्यो एकदम राम्रो गाई गोरुहरूकोभन्दा पनि एकदम राम्रो हुन्छ त्यो मल चाहिँ यसैले म चाहिँ त्यही प्रकारले मल बनाएर चाहिँ बोट बिरुवामा चाहिँ छर्छु